हेलो ए हजुर तपाईँले मेरो गाडी बुक गर्नुभएको रहेछ नि नि हजुर ए तपाईँ चाहिँ कालेम्पोङको कुन कुन ठाउँमा घुम्नु चाहनु हुन्छ हजुर थुप्रो छ यहाँनिर अब तपाईँहरू कहाँ कहाँ जानु चाहनुहुन्छ हामी त्यहीँ त्यही लान्छौँ तपाईँहरूलाई डेलो दुर्बिन हजुर मङ्गलधाम हजुर मङ्गलधाम छ तल रेलीहरू छ थुप्रै छ त्यो त अब सबै हेरेरै हुन्छ म तपाईँलाई फेरि पछि बादमा भन्छु यति यति भनेर हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सबै सक्छ सक्छ हुन्छ हुन्छ